हजुरको अत्ति नै राम्रो गाडी चलाउने अनि व्यवहार बोली चाली साँच्ची नै नम्र अनि मज्जाले मलाई आफ्नो गन्तव्यसम्म पुऱ्याइदिनु भएको छ अनि एक्दमै खुसी लागेको छ र आउँदो दिनहरूमा पनि तपाईँलाई नै यो गाडीमा फोन मार्फत हुन्छ कि कसरी हुन्छ हामी सवार गर्ने छौँ साह्रै नम्र लागेको छ खुसी लाग्यो हाम्रो गन्तव्यमा समयमा नै पुऱ्याइदिनु भएको छ धन्यवाद दिन चाहन्छु